म त विशेष फुटबल खेल्छु र भलिबल पनि खेल्छु अलिअलि र विशेष खेल्नु पर्दाखेरि त्यहाँ आफ्नो एउटा मेरै गाउँमा एउटा सानो एउटा स्कुल छ होइन प्राइमेरी स्कुल त्यहाँनिर एउटा एउटा खेल मैदान छ त्यहाँनिर खेल्छु र खेल्दाखेरि विशेष अब गाउँकै अब साथीहरू गाउँकै मसिनो भाइहरूसँग त्यहीँनिरै खेल्छु र त्यो खेल्ने स्थान चाहिँ अब त्यहीँनिरै अब गाउँदेखिको तल अलिकति जङ्गलकै छेउमा पर्छ होइन एकान्तमा छ हाम्रो गाउँको एउटा पाठशाला त्यो पाठशालाकै एउटा खेल मैदान छ त्यहीँनिर चाहिँ हामी बेला बेला यसो फुटबल भलिबल यसो खेल्ने गर्छौँ